मेरो नाम मेरो नाम अँ एसबी राई हो डाइरी अँ पाउँछ त उम् हजुर हजुर मेरोमा थुप्रै कुरा छ दही मठ्ठाहरू छुर्पीहरू पाउँछ घिउहरू पाउँछ पाउँ पाउँछ त भाउ चाहिँ अब अलिकति पहिलाकोभन्दा महँगै परेको छ किनभने राम्रो खालको बनाउँछु अरूले जस्तो चलाक गर्दिनँ त्यसले गर्दा राम्रो सामान राम्रै दाममा बेच्ने गर्छु र अहिले घिउको दाम चाहिँ मोटामोटी साढे छ सौ रुपियाँ केजी गर्दैछु अब मिलाउँ न त्यो त त्यसमा केही छैन उम् कतिसम्म दिनुहुन्छ हजुर उम् उम्

अँ ठिकै छ त

हजुर हजुर मिलाउन त्यो के मिलिहाल्ने कुरो हो एक एकछिन दाइ दाइ एकछिन कि एकछिन राख्नुहोस् कि मेरो कस्टमर आइपुग्यो ल एकछि राख्नुहोस् है एकछिन राख्नुहोस्